यहाँ माटाका सामानहरू बनाइन्छ माटोका मूर्ति गमला र माटाका दुर्गा पूजाको दुर्गा माताको मूर्तिहरू बनाइन्छ र विभिन्न जग्गामा देशका विभिन्न जग्गामा यहाँबाट लगिन्छ र यहाँ अरू जग्गामा हेरी यहाँनिर धेरैभन्दा धेरै राम्रो बनाइन्छ यहाँका शिल्पीकारहरू एकदम राम्रोसँग कलर गरेर पठाउने गर्छन् र यहाँ बनाइएको मूर्तिहरू देश विदेश सबै जग्गामा लगिन्छ र यहाँका मूर्तिलाई सबै देशबासीहरूले मन पराउँछन्